मलाई थाहा भएको सरकारी योजना चाहिँ अब फिलहालमा चलिरहेको लक्ष्मी भण्डार श्री याद छ हो अन्त यसबाट चाहिँ आमा जातिहरूले चाहिँ पुरा लाभ उठाउन सकिरहेका छन् अहिले हेर्दा चाहिँ